रानु के गर्दैछौँ लु यहाँ हेर्नु न मैले त हेर अस्ति एउटा अनलाइनबाट उयस मगाएको थिएँ कि क्रिम मगाएको थिएँ कि कस्तो सबैले राम्रो हुन्छ यो क्रिम भन्ने भन्यो हो अन्तखेरि के अरे उसले उसको लगाएको पनि हेरेँ राम्रै लाग्यो अनि तर मैले चाहिँ मैले पनि मगाएँ हो अनि अर्काको देखेर मगाएँ तर एउटा पनि राम्रो छैन रहेछ कस्तो त्यसले त मेरो स्किन ड्यामेज गर्यो अनि के अरे त्यसले ड्यामेज त के ड्यामेज मात्रै गर्यो होइन त्यसले त मलाई पुरा चिलायो पनि हो अनि लगाउनु नै नसक्ने खालको रहेछ तैँले पनि मलाई सोद्धैथिइस् अन्त राम्रो विचार गरेर मात्रै किन् है अनलाइनको कतिवटा चिजहरू त राम्रो हुँदैन हो यहाँ आइपुग्दाखेरि अ उयसहरू दिन्छ राम्रो सामान दिँदैन उल्टापाल्टा सामान पठाइदिन्छ राम्रो लागेन मलाई त मेरो त पुरा स्किन ड्यामेज गर्यो अन्त अब त्यो त्यत्रो महँगोमा लिएको क्रिम हो फ्याँक्नु माया लागेर खुट्टामा लगाऊँ कि भन्दैथेँ खुट्टामा पनि लगाउनु डर पो लाग्यो भरे चिलायोओर्यो भनेर फोकैफोका भयो भने त फेरि पैसाको मुख हेरेर त्यो खुट्टामा लगाउँदा खुट्टा पनि बिग्रियो भने भनेर खुट्टामा पनि लगाउन सकिनँ हो त्यही भएर तँलाई पनि भनिहालेको नि तैँले अस्ति भन्दैथिइस् मेरो राम्रो देखियो के अरे कस्तो राम्रो स्किन भइरहेछ भन्दैथिइस् त्यो भरे त मैले त्यो अर्को क्रिम मगाएर युज गर्नेहुँदा त हेर् मेरो त पुरा स्किन बिग्रियो अन्तखेरि के अरे जोगिएर उयो गर्नुपर्ने रहेछ है अनलाइनको सामानहरू किन्दाखेरि चाहिँ हामीले अन्त सोचिबुझी गरेर राम्रो हेरेर मात्रै किन्नुपर्ने रहेछ मलाई त राम्रो भएन तिमीहरूलाई पनि त्यस्तै हुनसक्छ विचार गरेर किन्नु है ल